अहिलेको यस जमानामा हामीले धेरै आवश्यकता कुराहरू हरू बिर्सेर जाँदैछौँ जस्तै पहिलाको समयमा बाजे बोजूहरूले डोको घुम बुन्थ्यो जसमा उनेरले केही प्लास्टिकको समानहरू चलाउथेन कुनै मोर्डन जमानाको समानहरू युस हुन्थेन त्यो बाँसले मत्तै बनिने गर्थ्यो अनि घुम चाहिँ जब पानी पर्दा पानी पर्दा अहिलेको यस जमानाको हामी छाता ओड्छौँ तेसरी नै त्यो समयमा चै घुम चाहिँ हामी टाउकोमा ओड्ने गर्थ्यो अनि अहिलेको जमानामा हामी धेरै कम्ती मात्रामा हामी काठको घर काठको घरहरू देख्न सक्छौँ काठको परालको घरहरू देख्न सक्छौँ काठको पराल काठ र परालको घरहरू अहिले हराउँदै गएको छ अहिले यो बिल्डिङ ठुल्ठुलो महलहरूले गर्दा यो यी काठको घरहरू हराएर गएको छ अनि हामीले हातले खोपेको हातले ढुङ्गामा खोपेको मूर्ति मूर्तिहरू हामीले धेरै कम मात्रामा देख देख्ने गर्छौँ जसलाई हामीले जसलाई हामीले प्रिजर्ब गरेर राख्नुपर्छ अनि हामीले हामीले काठको चिया अहिले हामीले धेरै मात्रामा मान्छे मानिसहरूले काठको भाँडाहरू काठको या बाँसको भाँडाहरू चलाउने देखेका छौँ किनभने हामी अहिले यी फलाम फलाम प्लास्टिकको प्लेटहरूले गर्दा हामीले काठको काठको या बाँसको सामानतिर हामीले खाना गर खाना खाने गर्दैनौँ पहिलाको समयमा कफ् प्लास्टिकको कप हुन्थेन हामीले त्यो समयमा हामी बाँसको कपतिर खाने गर्थ्यौँ अनि प्लेटको बदली केराको पत्ताहरू हुने गर्थ्यौ अब यी कुराहरूलाई हामीले संरक्षण गर्नुपर्छ अनि